हेलो हुन्छ सोध्नुहोस् न हजुर

हजुर हजुर ए त्यो यो कालिम्पोङ बजारभित्रै पर्छ

हजुर मेरै हो आफ्नै हो दामको दाम भन्नु सोध्नुभएको ए हजुर हजुर त्यो तामाङको पाउँछ मगरको पाउँछ अनि नेपाली ड्रेस पाउँछ नानीहरूको पनि पाउँछ ठुलोहरूको पनि पाउँछ सबै पाउँछ त्यसमा लाछा डान्सको ड्रेसहरू पनि छ मसँग दाम चाहिँ नानीहरूको र ठुलो मान्छेको एउटै हो दाम थ्री थाउजन्ड फोर थाउजन्ड फाइभ थाउजन्डहरूसम्म हुन्छ त्योभन्दा एभव पनि हुन्छ लुगाको क्वालिटी हेरेर हुन्छ हो हो धेरै धेरै लग्यो भने सिक्स पिसदेखि उकालो लानुभयो भने त्यो सस्तो पर्छ एउटा दुईवटा किन्दा चाहिँ म अलिक महँगो पर्छ अनि छवटादेखि उकालो लानुभयो भने चाहिँ त्यसमा माइनस गर्नसक्छु म अलिक हजुर हजुर हजुर कोरियर गऱ्यो भने मिल्छ हजुर पार्सल गऱ्यो भने मिल्छ तपाईँको एड्रेस चाहिन्छ फोन नम्बर चाहिन्छ अनि त्यसरी गरेर चाहिँ सकिन्छ गर्नु हजुर हजुर हजुर हजुर हजुर हजुर हो जिपे गरिदिए पनि हुन्छ हवस् हुन्छ हवस् हवस् हुन्छ अनि सानो ठुलोको हो ए हवस् हुन्छ टोपीको दाम तिन सौ चार सौहरू पर्छ तपाईँले धेरै लानुभएकोमा चाहिँ माइनस गरिदिन्छु नत्र म फाइभ हन्ड्रेड एभव हो हुन्छ ए हवस् हुन्छ हुन्छ वाट्सएप गरिदिन्छु तपाईँले त्यो हेरेर पे गरिदिनु होस् न हुन्छ तपाईँलाई पनि धन्यवाद हुन्छ